हेलो भूमिका दी अँ सुन्नु न त्यो मैले जुन चाहिँ अस्ति भर्खर एउटा स्कट मगाएको थिएँ नि अर्बानिकबाट त्यो हजुर त्यो त नि यस्तो आइरहेको छ कि म त्यसलाई फर्काउँ कि के गरौँ भइरहेको छ त्यसलाई हेर्नु न यस्तो महँगो दाम होइन अठार सय लगाएर किनेको ड्रेस होइन अम्बो मैले चाहिँ सोचेको थिएँ राम्रै आउँछ होला होइन मैले जुन चाहिँ साइज भनेको थिएँ नि त्यो साइजभन्दा त डबल आइरहेको छ अनि पछाडि पनि हल्का फाटिरहेको छ अँ ड्यामेज भएको आएछ मैले हेरेरै मगाएको मलाई थाहा थिएन नि यस्तो नराम्रो पनि आउँछ आउनुसक्छ होला भनेर मैले हेरेको थिएँ मैले त्यसको रिभ्युजहरू पनि हेरेको थिएँ कि तर त्यति साह्रो खास त लागेन तर मलाई के अरूहरू अरूहरूको आएन भन्दैमा मेरो कहाँ आउँछ होला भनेर मैले मँगाएको त प्रभु पछाडि पनि च्यातिरहेको रहेछ अनिखेरि त्यो ड्रेसको उस पनि साइज पनि डबल डबल भएछ क्वालिटी पनि त क्वालिटी पनि त त्यहाँनिर सी थ्रु छैन भनेर सोचेको थिएँ कि मैले सी थ्रु रहेछ होइन त्यहाँदेखि माथिको झन् झन् क्लियर देख्दो रहेछ सबै

डल्लैमा डल्लै डल्लै ड्रेसै अनि कि फ्लोरर प्रिन्ट भएको कस्तो मज्जाको देखेको थिएँ होइन साइनी भएको त्यहाँनिर त न साइनी प्लेन रहेछ होइन अनि सी थ्रु रहेछ त्यहाँदेखि त्यसरी ड्यामेज भएको रहेछ मँगाएको थिएँ नि मैले अठार सय मैले भनेको त रिफन्डको लागि त मैले अप्लाई गरेको छु कि उनीहरूले पैसा रिफन्ड गरिदिन्छ रे र भोलि चाहिँ पिकअप डेलिभरी छ रे ट्याग निकालेको छुइनँ ट्याग निकाल्यो भने त उनीहरूले रिफन्ड गर्दैन नि म पनि भन्छु तपाईँलाई अबुई त्यहाँदेखि चाहिँ एकदम हेरेर हेरेर हेरेर उयेस गर्नुहोसै किन्नुहोसै

एकदम हेरेर मात्रै किन्नुहोस् नत्र हुँदैन रहेछ मैले त झन् जिबी फोरलाई खेलाइँची सोचेको थिएँ कि तर आम्बो त्यो त्यो मैले रामरी नहेरेको भए आउने पनि थिएन रहेछ राम्ररी राम्रो

अर्को अर्को त्यस्तो पनि मेरो साथीको पनि त्यस्तै आएको थियो रहेछ होइन त्यसले पनि मलाई भन्दैथियो कि घिनलाग्दो आयो भनेर होइन मेरो त झन् घिनलाग्दो आयो अनि अस्तिको पालि पनि मैले एउटा ज्याकेट मगाएको थिएँ त्यसको जिप पनि बिग्रिरहेको थियो ड्यामेज आएको थियो हजुर भएको पनि आएको थिएन नि अँ हजुर मैले रिफन्डको लागि मैले भनिरहेको छु त्यहाँनिर हुँदो रहेछ अर्डरकै तलनिर अनिखेरि भोलि पिकअप गरिदिन्छ हरे त्यहाँदेखि सायद दुई तिन दिनबाद चाहिँ मेरो रिफन्ड आइहाल्छ

अँ अबदेखि चाहिँ त्यहाँबाट म मगाउँदिन अबुई भगवान् कस्तो लुगा आउँदो रहेछ त्यहाँबाट

हुन्छ रिफन्ड आएपछि म तपाईँलाई भन्छु नि हुन्छ पिङ्क कलरको थियो फ्लोरार प्रिन्ट भएको स्कर्ट ड्रेस भनौँ न हुन्छ हुन्छ हुन्छ बाई